भौतिक पुस्तकहरूबाट पढेको कथा कविताहरू मलाई साह्रै मनपर्छ अब इलेक्ट्रोनिकहरू पढ्नुभन्दा चाहिँ किनभने चाहिँ आफ्नो फोनबाट हामीले हेर्दाखेरि पढ्दाखेरि पनि हामीले त्यसपट्टि चाहिँ ध्यानै जाँदैन अन्त यो फोनको जुन रे चाहिँ हाम्रो आँखामा पर्छ त्यसले चाहिँ हाम्रो आँखालाई कमजोर हाम्रो आँखा अब दिमागहरू त्यस्तो टाउकोहरू दुख्ने बनाउँछ त्यही भएर मलाई चाहिँ अब भौतिक नै पढ्नु मनपर्छ मलाई फोनबाट चाहिँ मनपर्दैन अन्त जतिसक्दो चाहिँ म भौतिक पुस्तकहरू नै पढ्न मन लाग् मन लगाउँछु अन्तखेरि अडिबु अडियोबुकहरूबाट मैले धेरै सुनेँ जस्तो कुकु एफएम पकेट एफएमबाट नि मैले धेरै कविता नोबेलहरू सबै सुनेको छु जस्तै महाभारत भागवत गीताहरू रिच ड्याड पुवर ड्याडहरू यसबाट मैले आफूलाई जति कन्फिडेन्टहरू बनाउन सक्ने हामीले आफूलाई कति अब अरूको छेउमा चाहिँ बोल्ने अब आफूलाई कति सक्दो चाहिँ आफूलाई कन्फिडेन्ट बनाउनु सक्ने त्यस्तो बुकहरू नि मैले त्यहाँ सुनेँ त्यहाँ धेरै किसिमका अब यस्तो अडियोबुकहरूबाट मैले सुनेँ त्यसबाट मैले आफ्नो सेल्फ कन्फिडेन्ट अन्त सेल्फ लभहरू डिपेन्डेन्ट अब इन्डिपेन्डेन्ट सबै प्रकारका अब अरू यिनीहरू चाहिँ सुनेको छु यी मध्ये चाहिँ मलाई सेल्फ कन्फिडेन्टहरू चाहिँ साह्रै मनपऱ्यो अन्त अडियोबुकहरू भन्दाखेरि चाहिँ भौतिक पुस्तकहरू नि राम्रै हो तर नि अडियोबुकमा चाहिँ अँ त्यसमा चाहिँ अब हामीले सुन्नु मात्रै पर्छ हेर्नुहरू त्यस्तो चाहिँदैन अन्त के भन्छ पुस्तकहरूमा धेरै पुस्तकहरू मैले पढेको छु जस्तै अब मुना मदन अन्त तर कहिले कोही किन बर्बाद होस् सबै पढेका उयेसले चाहिँ अब धेरै अब टेक्स्टबुकबाट चाहिँ हामीले जतिसक्दो यस्तो पुस्तकहरू पढ्यो भने हामीले धेरै ज्ञानहरू पाउँछौँ अब हामीले स्कुलमा मात्रै पढेर हुँदैन त्यसकै ज्ञानहरू मात्रै लिएर हुँदैन हामीलाई आउट नलेजहरू पनि हुनुपर्छ अन्त अरूको लाइफहरूमा हुने आफ्नो आर्टिकलहरू लेख्ने मलाई त्यस्तो बुकहरू नि मनपर्छ ती मध्ये मलाई मेरिकोमको मनपर्छ धेरैभन्दा अब अरूको भन्दाखेरि चाहिँ अन्त आर्टिकलहरू चाहिँ मलाई पढ्नु मनपर्छ अन्त अडियोबुकहरूबाट नि धेरै अब मैले सुनेँ तर ती मध्ये चाहिँ मलाई अब यस्तो लाइक भगवान्हरूपट्टिकोहरू चाहिँ मनपर्छ अब पहिला भगवान्हरूले के के गर्नुभएको थियो हाम्रो लागि अन्त यी मध्ये महाभारत रामायणतिर भएका सबै कहानीहरू मलाई सुन्नु मनपर्छ अन्त कृष्णहरूको बारेमा दिन सुन्नुहरू मनपर्छ उनको अब त्यो कथाहरू सुन्नु मनपर्छ अन्त रामायणहरूतिर भएका राम सीताको कहानीहरू महाभारतमा भएको कहानीहरू मन पर्छ मलाई सुन्नु अन्त यी मध्ये चाहिँ अझै भन्यो भने चाहिँ आफ्नोबारेमा आफूलाई इन्ट्रोड्युस अब आफूले आफूलाई जान्नुको त्यस्तो हुन्छ त्यस्तो बुकहरू नि मनपर्छ मलाई पढ्नु अन्त पढ्नु धेरै बुकहरू हामी हुन्छ तर हामीले कुन अब पढ्नुपर्छ भनेर नि अब हामीले त्यो चाहिँ सोचेको अब आफूलाई मनपर्ने बुक चाहिँ पढ्नु हुँदैन अरूले बुक पढ्यो त्यही मात्रै हामीले पढ्नु पर्छ भनेर नि सोच्नु हुँदैन आफूले आफ्नो पर्सनालिटी अनुसार पनि अब बुक पढ्ने त्यो पनि हुन्छ अन्त हामीले जतिसक्दो चाहिँ फोन पनि चलाउनु हुँदैन फोन साथसाथै हामीले फोन चलाउने साथसाथै हामीले अरू एक्टिभिटिजहरू नि गर्नुपर्छ ती मध्ये चाहिँ मैले पुस्तकहरू पढ्नु चाहिँ मलाई धेरै मनपर्छ